हेलो राजीभको होटेल हो भन्नु होइन र मैले खाना मगाएको थिएँ होटेलमा मेरो पाहुनाहरू आएको थियो अन्त भरे खाना त कस्तो रहेछ होटेलमा त खाना राम्रो पाउँछ भनेर मगाएको थिएँ खाना त कस्तो गन्दाहरू रहेछ त्यही भएर मैले खाना उयो गर्नु बाँढ्नु बाँढ्नुको लागि राम्रो हुन्छ भनेर मगाएको थिएँ खानाहरू त बिग्रेको रहेछ गनाएको रहेछ अनि त्यही लागि मैले खानाहरूको लागि गरेको थिएँ बन्दोबस्त गरेको थिएँ खाना त यस्तो पो बनाइदिएको रहेछ त्यो भए त म घरमा पकाइहाल्थे नि म घरमा राम्रो पकाइहाल्थे नि त्यस्तो त राम्रो पाउँछ भनेर पो मैले मगाएको थिएँ त खानाहरू त अब त्यस्तो दिइहाले छन् अब अब